भविष्यमा चाहिँ मेरो एउटा आकांक्षा वा इच्छा रहेको छन् कि म स्वयं आफ्नै भोइसद्वारा चाहिँ एउटा कुनै एउटा गीतलाई चाहिँ रेकर्ड गरेर एउटा कुनै एउटा इलोक्ट्रोनिक मिडियातर्फ चाहिँ म यसलाई अपलोड गरेर यसलाई प्रचार प्रसार गर्ने मेरो एउटा इच्छा छ